जति बेला म नर्थ बङ्गाल युनिभर्सिटीमा पढ्थेँ त्यति बेला प्रत्येक छ महिनामा एउटा परियोजना कार्य हामीलाई बनाउनु दिनुहुन्थ्यो कोही बेला कथाको कोही बेला कविता कोही बेला नाटक यस्तो विषयमा या त कोही बेला कुनै एउटा कविको बारेमा कुनै एउटा लेखकको बारेमा दिएको हुन्थ्यो अनि हामीलाई थिम कुनै एउटा सीमित समयमा बुझाउनुपर्ने हुन्थ्यो

त्यति बेला हामीले कु सन्दर्भ ग्रन्थहरू हेरेर उनीहरूको बारेमा टिप्पणी गरेको लेखकहरूबाट त्यो परियोजनाहरू गरेर लेखेर बुझाउने गर्थेँ किनभने अहिलेको जस्तो त्यो समयमा फोनहरू पनि हुने हुन्थेन अनि हामीले त्यो जसको जुन कविको बारेमा हामीलाई हामीलाई परियोजना कार्य दिएको हुन्छ त्यो कविहरू छ भने उनीहरू उनीहरूलाई नै हामीले उनीहरूसँग भेटेर नै उनीहरूलाई उनीहरूको बारेमा जानेर हामीले त्यसरी परियोजना कार्यहरू पनि गरेको हो त्यति बेला हामीलाई परियोजनाको कार्य गर्न धेरै मतलब धेरै सहज थिएन तर पनि हामीले हामीले हाम्रो परियोजना कार्यहरू ग्रन्थहरूमा खोजेर हुन्छ कि कुनै कविले लेखेको टिप्पणीहरूमा खोजेर हुन्छ कि हामीले हाम्रो परियोजना कार्यहरू गर्ने गर्थ्यौँ